नेपाली समुदायमा होइन कल्चरमा चाहिँ जस्तो चौबन्दी होइन त्यहाँदेखिको तिलहरी त्यहाँदेखिको ढाका टोपी त्यहाँदेखिको त्यहाँदेखिको हो त्यस्तो अनेकौँ छन् कपडाहरू त्यसरी हामी लगाउँछौँ अन्त हामीले आफ्नो जातिको जस्तो हाम्रो अब आफ्नो छेत्री जातिमा जातिमा हामीले उयो गर्छौँ त्यो सब ड्रेसहरू होइन कपडाहरू लगाउँछौँ अन्त हामी आफ्नो दसैँ आउँछ भाइटिका आउँछ त्यहाँदेखि हाम्रो आफ्नो परम्पराको कपडाहरू लगाइन्छ होइन हाम्रो चाहिँ हो त्यस्तो त्यस्तो हुन्छ अन्त अब आदिवासीमा चाहिँ आदिवासी जातिमा चाहिँ के हुन्छ भने उनीहरूको साधारण र सिम्पल साडी हुन्छ रातो र सेतो भएको साडी पारी भएको हुन्छ अन्त टाउकोमा उनीहरूले फुल लगाएको हुन्छ होइन अन्त उनीहरूको नृत्यहरू पनि छ सिम्पल तरिकाको हुन्छ हो त्यो चाहिँ हो त्यो चाहिँ फरक छ